हामी अब अहिलेको पढेको नानीहरूले चाहिँ अब के भन्छ न उ यो के भन्छ न मन्दिर जान्छ न पुजापाठहरू गर्छ न घरमा पुजापाठहरू गर्छ न उ यो व्रत बस्छ अहिलेको नानीहरूले चाहिँ त्यस्तो केही कुरो पनि गर्दैन अहिलेको नानीहरूले अब न त हाम्रो नेपालीको चौबन्दी चोलो फरिया त्यस्तो लाउँछ न दौरा सुरुवालहरू के पनि लाउँदैन हाम्रो यहाँको नानीहरूले चाहिँ हामी पो उहिले उहिले दौरा सुरुवाल चौबन्दि चोलो ती सबै लगाउँथ्यौँ अहिलेको नानीहरूले केही लाउँदैन